नमस्ते दाजु तपाईँलाई त थाहा छँदैछ है म मलाई के मन पर्छ आज पनि त्यो मोमो दुई प्लेट दिनुहोस् न हौ